म चाहिँ कहिले पनि नयाँ बुक किन्दिनँ किनभने नयाँ बुक किन्नुभन्दा राम्रो त्यो बुकमा हामीले दुईटा बुक सस्तो दाममा किन्छ साथीहरूको बाट उनीहरूबाट किन्यो भने हामीलाई फाइदा हुन्छ जस्तै उनीहरूले हामीलाई अलिकति ज्यादा ज्ञानहरू दिन्छन् र हामीले त्यो बुक चलाउँछ र त्यो बुकले पनि त्यतिनै ज्ञान दिन्छ जति नयाँ बुकले दिन्छ